र मेरो धर्म चाहिँ क्रिस्तान हो म जन्मिएदेखि नै मैले चाहिँ यिसु ख्रिस्टलाई पालन गर्दै एज अ क्रिस्तान म चाहिँ जिइरहेको छु र हामी चाहिँ एज अ क्रिस्तान चाहिँ हामी चाहिँ पच्चिस दिसम्बरलाई ख्रिस्ट हामीहरू ठुलो चाड हामीले मान्ने गर्छौँ होइन र यसमा चाहिँ यो चाहिँ किन मनाउँछौँ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो पच्चिस दिसम्बर चाहिँ यो चाहिँ यिसु ख्रिस्ट हाम्रो हाम्रो निम्ति हामी पापीहरूको निम्ति चाहिँ उहाँ जन्मिनुभएको होइन र यसलाई हामीले चाहिँ एकदम हामी सबै मिलेर हामी प्रेमसँगले यसलाई मनाउने गर्छौँ र यसमा चाहिँ यस अवधिमा चाहिँ हामी चाहिँ क्यारलहरू खेल्ने गर्छौँ हामी जग्गा जग्गा गएर नयाँ नयाँ जग्गाहरू गएर सुसन्देश सुसमाचार यिसु ख्रिस्ट जन्मिनु भएको खबरहरू चाहिँ हामी हामी प्रचारहरू गर्दै हामी सुनाउँदै हिँड्छौँ यो खुसीको कुराहरू चाहिँ र हामीले यो चाहिँ किन मनाउनु पर् यो यिसु ख्रिस्ट चाहिँ कसरी जन्मियो भन्दाखेरि चाहिँ यो चाहिँ उहाँको माता मरियमबा मरियमको कोखबाट चाहिँ उहाँ जन्मिनु भएको र कुनै यो चाहिँ यो शारीरिक सम्बन्धले गर्दाखेरि चाहिँ भएको होइन तर यो चाहिँ पवित्र आत्माको दर्शनले चाहिँ पवित्र आत्माको अभिषेकले चाहिँ उहाँ चाहिँ गर्भधारित हुनुभएको होइन र उहाँले चाहिँ यिसु ख्रिस्ट जन्माउनु भएको र हामीलाई हामीले यसरी नै हामी आफ्नो बाजे हाम्रो पिता पुर्खादेखि हामीले यो मनाउँदै आएको दिन हो यसलाई चाहिँ हामी पालन गर्ने गर्छौँ र हामी के भन्नु अब हामी यसलाई धुमधामसँगले मनाउने गर्छौँ यो र यो खुसीको हामी माहोल पनि यसलाई मान्ने गर्छौँ